हेलो हजुर भन्नुहोस् म कुमार चामलिङ बोलेको जान्छ हजुर हेलो हजुर हजुर सुन्दैछु त हजुर हजुर हजुर म डान्सर बोल्दैछु हजुर हजुर हजुर हजुर हजुर हजुर तपाईँले मैले हजुर मैले डान्स गरेको कुन चाहिँ ठाउँमा तपाईँले हेर्नुभयो दार्जिलिङ कालिम्पोङ खर्साङ गान्तोकतिर कुन चाहिँ जगामा हेर्नुभयो ए हजुर हजुर हजुर हजुर हजुर हजुर म धेरैपल्ट गएको थिएँ दार्जिलिङमा डान्स गर्नु स्कुलको को समयमा पनि गएको थिएँ त्यही गारौँ क्लबबाट पनि गएको थियो हो त्यति बेला देख्नु भएछ है दार हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर ए एकदमै राम्रो नि अब मैले जानेको कलाहरू म सिकाउनु पाउनु धेरै मलाई पनि खुसी लाग्छ किनभने हाम्रो न नैहरूले पनि त्यो हजुर हजुर हजुर एकदमै राम्रो एकदमै राम्रो हजुर तपाईँलाई कस्तो खालको डान्स चाहिँ मनपर्छ नानीहरूलाम त्यो सोध्नुहोस् न कस्तो खालको डान्स चाहिँ सिक्नु चाहन्छ है कस्तो मनपर्छ हजुर क्लासिकल हजुर नेपाली डान्स क्लासिकल हजुर हजुर हजुर हजुर क्लासिकल त डान्सहरको एकदमै बेस हो नि त क्लासिकल डान्स जानेको छैन भने अरू डान्स गर्नु पनि निकै असजिलो हुन्छ क्याउ क्लासिकल सिखेको छ भनेचाहिँ सब खालको डान्स गर्नु सुबिस्ता हुन्छ

नानीहरू त अझ्झै तपाईँले पाँच बर्षदेखि नै लाउनु भयो भने अझै राम्रो म त्यो ए हजुर हजुर हजुर हजुर हजुर एकदम राम्रो हजुर एकदमै राम्रो एकदमै राम्रो मेरो नम्बर यही हो है कन्ट्याक्ट गर्नुहोस् न ल तपाईँले फोन गर्नु भएकोमा धेरै धेरै धन्यवाद मेरो फ्यान भएकोमा धेरै धेरै धन्यवाद हवस् त